मलाई मनपर मलाई दौड्न मनपरेको मार्ग चाहिँ त्यो ट्रेल छ एउटा बुद्ध ट्रेल भन्ने होइन जुन चाहिँ चाहिँ रिम्बिकपट्टिबाट रिम्बिक भन्ने एउटा जग्गा छ दार्जिलिङमा होइन त्यो दार्जिलिङको त्यो अनि त्यो सन्दकपूहरूको जुन ट्रेल छ त्यसलाई चाहिँ बुद्ध बुद्ध ट्रेल भनेर चिनिन्छ त्यहाँनिर चाहिँ त्यो त्यहाँ कम्पिटिसन पनि हुन्छ त्यो चाहिँ मेरो एउटा मलाई मनपरेको छ तर म त्यहाँनेरि जानु सकेको छैन मेरो हेल्थ इस्युजले गर्दाखेरि तर अबको नेक्स्ट सिजनमा चाहिँ म जान चाहन्छु मोस्ट अफ द टाइम एक्लै नै दौड्न चाहन्छु त्यो मलाई त्यो पर्सनल लेभलमा चाहिँ म एक्लै दौड्नै मलाई मजा लाग्छ